भारत देश चाहिँ चारवटा मूल धर्महरूको चाहिँ उत्पति केन्द्र हो त्यो चारवटा धर्महरू भयो हिन्दुज्म जैनिज्म सिखिज्म र बुद्धिज्म र भारत चाहिँ इन्डिया चाहिँ एउटा सेक्युलर कन्ट्री भन्छ नि धर्म निरपेक्ष देश हो यहाँ चाहिँ हामी सबैलाई आफ्नो आफ्नो धर्म मान्ने एकदम अधिकार दिएको छ हाम्रो कन्स्टिट्युसनले चाहिँ अनि यसरी नै अब हामीले आफ्नो धर्म चाहिँ आफै चुज गर्नु सक्छौँ मलाई जे धर्म मान्नु मन पर्छ त्यो मान्नु सक्छु होइन अन्त अरू भन्नु पर्दाखेरि चाहिँ भारतीय समाज चाहिँ पहिलेदेखि नै धर्म परायण समाज हो होइन धर्मको छाप चाहिँ यो भारतीय समाजमा चाहिँ राजनैतिक सामाजिकदेखि लिएर आर्थिक स्तरसम्म रहेको चाहिँ छ अन्त भारत जुन चाहिँ देश छ त्यो चाहिँ एक मात्र देश हो जहाँ चाहिँ हामी होइन धेरै खाल्को अनेकौँ त्यौहार रीति रिवाजहरू पालन गर्छौँ जुन चाहिँ धर्मसँग जोडिएको हुन्छ जस्तै हामी हिन्दूहरू दिवाली मनाउँछौँ दशहरा मनाउँछौँ मुस्लिमहरूले इद मनाउँछ अन्त बुद्धिष्टहरूले उनीहरूको बुद्ध बुद्ध पूर्णिमा मनाउँछ यसरी नै हामी चाहिँ एकार्काको समाज चाहिँ अब भारत चाहिँ के भन्नु एउटा बगैँचा र त्यहाँनिर चाहिँ थुप्रै रङ्गी विरङ्गीको फुलहरू आफ्नो धर्म रङ विरङको फुलहरू चाहिँ डिफरेन्ट टाइप्स अफ रिलिजिन भनौँ न यसरी नै हामी एकार्कासँग एकदम जोडिएर बसिरहेको छौँ भारत देशमा चाहिँ अनि अरू भन्नु पर्दाखेरि चाहिँ यो धर्म जुन चाहिँ छ त्यो हामी भारतीयहरूको सामाजिक जीवनमा चाहिँ एउटा महत्त्वपूर्ण भूमिका निभाउँछ यो धर्मले चाहिँ यो धर्मले नै हो हाम्रो रहन सहन लगाएको कपडाहरूदेखिको लिएर खानपिन बोल्ने शैलीहरूबारे चाहिँ बताउँछ जस्तै हामीले देख्न सक्छौँ होइन हिन्दूहरूको जुन चाहिँ योगी सेन्ट्सहरू हुनुहुन्छ होइन उनीहरूले चाहिँ भगुवा कलरको नारङ्गी कलरको चाहिँ यस्तो कपडा लाउनुहुन्छ त्यहाँबाट हामीले चाल पाउन सक्छौँ उनीहरू चाहिँ हिन्दू योगिजहरू हो भनेर त्यसरी नै शिखहरूले चाहिँ पगडी बान्छ आफ्नो टाउकोमा पगडी बान्ने गर्छ अनि क्रिस्टियन्सको फादरहरू सिस्टरहरू जुन चाहिँ सिस्टरहरू हुनुहुन्छ उनीहरूले चाहिँ वाइट कलरको कपडा लाउनुहुन्छ अनि बुद्धिष्टहरू प्रायःजस्तो उनीहरूको बुद्धिष्ट मङक्सहरूको चाहिँ केस काटेर डल्लै केस काटेर उनीहरू एकदम प्योर भेजिटेरियन हुन्छ उनीहरूले चाहिँ माछा मासु खाँदैन त्यति हो अन्त अरू भन्नुपर्दा हामी भारतीय जीवनको चाहिँ सर्वोच्च आदर्श मानेको धर्म अनि अन्य धर्मको बारेमा मलाई के मनपर्छ मलाई म आफै पनि कबीरपन्थी म मेरो जुनचाहिँ धर्म छ त्यो न हिन्दू हो न त क्रिश्चियन न त मुस्लिम हो म कबीरपन्थी हो म कबीर मान्छु र मलाई अरू धर्मको बारेमा के मनपर्छ भन्दाखेरि मलाई बुद्धिज्मको चाहिँ बुद्धिज्मको बारेमा चाहिँ जुन चाहिँ बुद्धले प्रिच गरेको छ नन् भायलेन्स होइन के भन्छ त्यसलाई अहिंसा त्यो धेरै मनपर्छ अनि क्रिश्चियन्सहरूको चाहिँ जुन चाहिँ उनीहरूको डिभोसन हुन्छ जिजस क्राइस्टमाथि होइन जुन प्रकारको डिभोसन हुन्छ त्यो मलाई पुरा मनपर्छ अनि हिन्दूज्मको चाहिँ उनीहरूको फेस्टिबल्सहरू मलाई धेरै मनपर्छ हिन्दूज्मको अन्त शिखिज्मको त मलाई त्यस्तो थाहा भएन जैनिज्म जैनिज्मको पनि अँ त्यो मनपर्छ कि उनीहरू चाहिँ प्योर भोजिटेरियन जैन्सहरू चाहिँ प्योर भेजिटेरियन हुन्छ है त्यो चाहिँ मलाई मनपर्छ अनि

हामी मान्छेहरूले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ एकार्काको जुन चाहिँ धर्म हुन्छ जुन चाहिँ कल्चर हुन्छ त्यसलाई चाहिँ एकदम रेस्पेक्ट गरेर बस्नुपर्छ हामीले एकार्काको कल्चर रिलिजिन रेस्पेक्ट गर्नुपर्छ होइन अन्त अब इन्डिया त डाइभर्स कन्ट्री हो नि त यहाँनिर अब तपाईँले सबै किसिमको जात पातदेखिको लिएर धेरै किसिमको धर्म पालन गर्ने मान्छेहरू पाउँछ हामीले होइन तर हामीले के गर्नुपर्छ भन्दाखेरि चाहिँ उनीहरूलाई चाहिँ फाल्टो नजरले नहेरेर एज इन्डियन्स भारतीय हो हामी एउटै एउटै रूखको के भन्नु ब्रान्चेसहरू हो त्यो सम्झेर एकार्कालाई चाहिँ रेस्पेक्ट गर्नुपर्छ त्यति चाहिँ मलाई अब लाग्छ